ए ड्राइभर बहिनी बोलेको ए तिमी गाडी चलाउनु आउँछ राम्ररी ए मलाई भुटान जानु छ भुटान गएको छ कहिले ए थिम्पू भुटान जाऔँ भनेको हौ म ऊ यो नानीहरूलाई घुमाउनु लानु पऱ्यो यसो गर्मी महिनाको छुटीमा ठन्डा फेरि अब घुमाउनु लैजाऔँ भनेको ए आज गएर भोलि नै फनक्कै फर्किहाल्ने नि ए त्यसो भए पर्सिपल्ट फर्किनुपर्छ होला होइन ए अनि गा गाडीको किराया चाहिँ कति लिन्छौँ तिन दिनको थाहा छैन हौ म कहिले गएको छैन त जानु आँटेको दस हजार त बेसी भयो हौ अलिक डिसकाउन्ट गर्नु नि हौ हैट् गरिदिनु नि हौ अलिक डिसकाउन्ट म भन्छु ल कतिमा मिलाउने सात हजार दिन्छु ल तिन हजार डिसकाउन्ट गरिदिनु ए साढे आठसम्म कति बेला निस्किँदा छिटो हुन्छ ठिक हुन्छ छ बजेतिर बिहान छ बजे ए के गाडी छ हौ तिम्रोमा बोलेरोमा जाने भनेको हौ अँ बोलेरो भोलि छिट्टै निस्किनु न त ल त्यसो भए भोलि आउनु ल मेरो यहाँ भातपाडा यहाँ बस्ती विजयपुर बस्तीमा बिहान छिट्टो आउनु छ बजे भनेको होइन म छिट्टै रेडी हुन्छु छिट्टो आउनु नि फेरि